हाम्रो घरमा चाहिँ बाख्रा गाई कुखुरा अन्त सुँगुर हाँसहरू छ

तल छन् तर खोला घारी भन्ने बारी छ हाम्रो त्यहाँ बारीमा चाहिँ गाईहरू राख्छ त्यहाँ हाम्रो कोपाले हेर्नु हुन्छ गाईहरू त्यहाँ गाई होला हाम्रो छवटा छ सातवटा होला हो खै थाहा भएन त छ सातवटा नै छ अन्त एउटा चाहिँ दुहुना गाई छ अस्ति भर्खर जन्मेको अक्टोबरमा अक्टोबरमा जन्मेको दुहुना गाई छ अन्त त्यो दुहुना गाईलाई खोले पकाउनु घाँस काटेर ल्याउनु दिनु सबै हाम्रो कोपाले गर्नु हुन्छ अन्त कोपा कोपा त कोही कोही बेला त घर आउनु हुन्छ बिहान घरमा बसेको बेलामा पनि बिहानै छ बजी नै उठेर जानु हुन्छ खोले सोले पकाएर त्यो गा दुहुना गाईलाई दिनु हुन्छ त्यहाँ पनि अर्को गाईलाई दिन्छ त्यहाँदेखि दुध दुएर आउनु हुन्छ घरमा त्यहाँदेखि घरमा खाना खाएर आठ बजीतिर गइहाल्छ एकछिन बस्दैन उसको गाईहरू खोल्नु पर्छ नि त अन्त जाई गइहाल्नु हुन्छ त्यहाँदेखि आएर जानु हुन्छ त्यहाँनेरि गाईलाई घाँस काट्नु जानु हुन्छ फारस त्यही खोला घारीमा चाहिँ जङ्गल त छेउमै छन् त त्यहीँ छेउमै अन्त जानु हुन्छ घाँसहरू काट्नु हुन्छ अन्त तल खोला घारीमा चाहिँ एउटा हाम्रो गोठ छ गाईको लागि ठुलो अन्त त्यहाँनेर छ सातवटा गाईहरू अँट्ने त्यहाँदेखि सानो उतापट्टि कटेरो टाइपको अब उसलाई बस्नुको लागि चाहिँ घर जस्तो बनाएको छ हाम्रो कोपाले त्यहाँनेर बस्नु हुन्छ कोपा कोही कोही बेला अन्त त्यहाँ घाँसहरू काटेर चाहिँ फेरि बाह्र बजी भए पछि घरमा आइहाल्नु हुन्छ भात खानु त्यहाँदेखि खाना खाएर गइहाल्नु हुन्छ उसको गाईहरू चाहिँ अर्काको बगलहरूतिर जान्छ भनेर गइहाल्नु हुन्छ हेर्नु तर कोही बेला त त्यो गाई कता कता कसो कसो गरेर हाम्रो त्यत्रो टाडोबाट हाम्रो गाउँ पनि आइपुग्छ त्यता गाईलाई फेरि कस्तो छाडा छ गाई खेद्दा खेद्दा खेद्दा खेद्दा बल्ल बल्ल पक्रेर फेरि खोला घारी पुऱ्याउनु पर्छ हामी कोही बेला म मेरो बोजू नानाहरू भएर खोला घारी पुऱ्याएर फेरि घर आउनु पर्छ त्यहाँदेखि कोपा गाई साईलाई पकाएर फेरि खोले फेरि पकाएर दिएर दुधहरू दिएर बेलुका आउनु हुन्छ बेलुका आउनु हुन्छ पाँच छ बजीतिर आउनु हुन्छ बिचरा थाक्छ पनि होला अन्त हाम्रो गाउँमा ए हाम्रो घरमा चाहिँ अन्त बाख्रा छ नौवटा जस्तो पहिला त थुप्रो थियो बिस पच्चिसवटा थियो अहिले चाहिँ सबै मरेर बर्खा महिनामा मरेर चितुवाले खाएर हाम्रो गाउँतिर चितुवाहरू पनि आउँछ नि त अन्त डर हुन्छ बाख्रा शेष पारिदियो नि हाम्रो पनि हाम्रो गाउँको छिमेकी अङ्कल आन्टिहरूको पनि अन्त छ सात आठ नौवटा जस्तो होला नौवटामा अब दुई तिनवटाले ब्याउनु आँटेको छ गाई ए बाख्राले त्यहाँदेखि बिहान दस बजीतिर छोडिदियो बेलुका तिन बजीतिर आइहाल्छ सबै फेरि सबै आउँदैनन् त एक एकवटा गर्दै आउँछ अन्त म रुङ्नु पर्छ म यहाँ कोही बेला मेरो नाना वा कुनै कोही बेला बोजूहरू हुनु हुन्छ आउँछ अन्त थुन्छ त्यहाँदेखि सबै आए पछि चाहिँ त्यो हामीले चाहिँ त्यो केराको दाम्छा भन्छ त्यो केराको दाम्छालाई काटेर नुन र आँटामा मुसेको हुन्छु सबै बाख्राहरू आए पछि चाहिँ सबैलाई छोडेर चाहिँ अन्त चाहिँ दिन्छ नि त एउटा ठुलो प्लास्टिकमा राखेर दिन्छ अन्त सबैले त्यो खाए पछि चाहिँ माउहरूलाई बान्यो त्यहाँदेखि चाहिँ माउहरूलाई बान्यो अन्त हान्छ नि त फेरि एक अर्का पुरा झगडा गर्छ बाख्राहरू त्यहाँदेखि बाँध्यो त्यहाँदेखि चाहिँ थुन्यो त्यहाँदेखि हाम्रो घरमा कुखुराहरू होला दसवटा जस्तो कुखुराहरूलाई बिहानै छोड्यो छ बजीतिरै छोड्यो चारो सारो दियो तिनीहरू अन्त बेलुका फेरि पाँच बजी भयो पछि थुन्यो छ अन्त हाम्रो मेरो पापाको घरमा त्यो चाहिँ बाजे बोजूको घरमा अन्त मेरो पापाको घरमा चाहिँ सुँगुरहरू हुन्छ सुँगुर त हाम्रो पापाले थुप्रो पाल्नु हुन्छ चारवटा जस्तोहरू पाल्नु हुन्छ तिन चारवटा अन्त हप्तै पछि काट्नु हुन्छ हप्तै पछि काट्नु हुन्छ अन्त हाँस पनि छ हाम्रो घरमा त तल घरमा त चारवटा जस्तो हाँस पनि छ हाँस चाहिँ बेच्नु हुन्छ कोही बेला कोही बेला चाहिँ घरमै काटेर खान्छ हाँस पनि छ त्यहाँ तल अन्त बाख्रा छ तल तल पनि तल घरमा दुइवटा गाई छ एउटा बाछा एउटा बाछी होला ठुलो छ त्यो गाई पनि छाडा छोडिदिन्छ कोही बेला खेद्दै हिँड्नु पर्छ हिजो त हाम्रै घरमा आएको थियो घर भित्रैबाट पसेर निस्क्यो अन्त बाख्रा पनि छ पापाको पाँच छवटा होला तल त्यहाँदेखि चाहिँ कुखुरा पनि छ तल घरमा त्यो चाहिँ हाम्रो पापाले नै हेर्नु हुन्छ गाई बाख्रा कुखुरा त्यो चाहिँ तल घरको चाहिँ हाम्रो आफ्नो पापा एक्लै हेर्नु हुन्छ सबै कुरो